अब गाउँमा चाहिँ अब किन अब राम्रो है जीवनसाथी पाउनु चाहिँ अब छैन किनकि अब प्राय सहर जान्छ सहरमा चाहिँ के छ भने चाहिँ सहरमा चाहिँ सुविघा छ बस्नु खानु लाउनु अन्त अब स्कुल पढाउनु त्यो कलेज सबै सहरमा चाहिँ अब पाउँछ त्यही भएर चाहिँ गाउँको मानिसहरू चाहिँ युवाहरू चाहिँ युवायुवतीहरू चाहिँ सहरमा गएर पढ्छ त्यही भएर गाउँमा भएकोलाई चाहिँ अब गाउँमा चाहिँ जीवनसाथी पाउनु चाहिँ अब धेरै नै साह्रो नै छ किनकि अब सहर गएपछि उहाँले आफ्नै एउटा उहाँको चाहिँ पर्सानेलिटीको जुन उहाँको अब व्यवहार हुन्छ त्यो अनुसार उहाँले पढेर त्यो गर्छ पढेर उहाँले घरमा नै कतिले अब बिहे अब है अब जीवनसाथीहरू भेट्छ